कपाल र छालालाई स्वास्थ्य राख्नका निम्ति हाम्रा गाउँतिर थुप्रै प्रकारका घरेलु उपचारहरू अप्नाइन्छन् ती उपायहरूमध्ये मलाई थाहा भएका केही उपायहरूबारे म यहाँ बताउन लागिरहेको छु धेरै जस्ता मानिसहरूले कपाललाई स्वास्थ्य राख्नका निम्ति अदुवा पिसेर लगाउने अनि प्याज लगाउने त्यस्तै प्रकारले बुहारीझारलाई पनि पिसेर कपालमा लगाउने गर्दछन् भनेदेखि कतिजना मानिसहरूले जस्तै छालामा हर्दी अनि बेसनलाई त्यो घोल बनाएर लेप बनाएर अनुहारमा लगाउने गर्दछन् या अन्य हाततिरको पनि छालातिर प्रयोग गर्ने गर्दछन्